हाम्रो गाउँमा घाँटी दुख्दा गर्ने घरेलु उपचारहरू चाहिँ जस्तै घोड टाप्रे माझी फल हर्रा तुलसीको पत्ता पारिजातको मुन्टा अम्बकको मुन्टा अनि थोरै हल्दी हालेर चाहिँ तातो पानी अनि त्यस्तैहरू हालेर चाहिँ हामी घरमै उपचार गर्छौँ यदि त्योभन्दा ठुलो जस्तै ज्वरो मार्की या अरू केही बिमार भयो भने चाहिँ हामी नजिकैको अस्पतालमा गएर डक्टरको सल्लाह लिएर हामी उपचार गर्छौँ सानो सानो बिमारहरू हुँदा चाहिँ हामी घरमै यसरी नै घरेलू अब पाइने अब जडिबुटीले नैहामी उपचार गर्छौँ